हेलो भाइ मैले बहिदार बस्तीमा तपाईँलाई लिनु आउनु भनेर भनेको थिएँ तर अब त्यस्तै काम परेको हुनाले म नातिनीलाई लिएर मिनामोड आएको छु ओद्लाबारीसम्म जाने काम परेको थियो मेरो त्यहाँ उठाउनुहोस् न मलाई